भाइ काला मन्दिरबाट बोल्नु भएको अस्ति मैले कुर्ती किनेको थिएँ कति खेप धोएँ तर भुवा पनि एउटा उठेन राम्रो खालको लाग्यो राम्रो क्वालिटीको रहेछ अनि मनपऱ्यो मलाई फेरि पनि त्यस्तो त्यो माथिको बत्तुहरू पनि गएन एउटा पनि राम्रो छ फेरि पनि यस्तो आयो भने कुर्ती यस्तो खालको आयो भने भन्नोस् ल मलाई मेरो साथीहरूले पनि मनपरायो साथीहरूलाई पनि देखाएँ मनपरायो साथीहरूले सबैले कतिजनाले लिने भएको छ भन्नोस् न ल